यहाँनिर चाहिँ अब हामी चाहिँ गाई बस्तु चाहिँ अब जङ्गलतिरै अब छोड् कतिले अब जङ्गलतिरै प्रायः जस्तो छोड्छ है तर अब आधा आधा जस्तोले जङ्गलतिर छोड्छ अन्त यता अब पहाड अब भिरहरू छ अनि त्यसैले अब घाँसहरू काटेर अब घाँसहरू काटेर चाहिँ गोठतिरै लगाइदिन्छौँ अन्त अब पा पाखातिर जाँदाखेरि अब भिरतिर प्रायः जस्तो भिरतिर छोड्दाखेरि पनि हाम्रो यतातिर चाहिँ अब भिरतिर छोड्दाखेरि अब भिरहरू छ पल्टिने ड ओर्ने डरसरी हुन्छ फेरि जुगाले खाएर खाएर गर्छ हो अन्त त्यसै कारण अब त्यसरी गर्दाखेरि चाहिँ अनि हामीले घाँस हाल्दिन्छौँ त्यहाँदेखिन्को घाँस हाल्छौँ पानी दिन्छौँ अन्त त्यसरी नै गर्छौँ अब हामीले चाहिँ अन्त कति जग्गा चाहिँ अब पहाडतिर छोड्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि अब त्यो जङ्गलतिर छोड्दाखेरि चाहिँ त्यसरी नै अब पहराहरूतिरबाट अब लड्ने डर हुन्छ त्यसै कारण हामी चाहिँ अब गोठमै अब घाँसहरू काटेर हाल्छौँ घाँस पनि अब अहिले त त्यही हो अब सिरुहरूको घाँसहरू छ मकैको घाँस छ उदासेहरू छ त्यस्तैहरू काटेर लाउँछौँ उदासेले चाहिँ अब बेसी दियो भने अब छे पुरा छेर्छ छेरेर गाईहरू लुते हुन्छ त्यसै कारण अब उदासेहरू कम्ती कम्ती गरेर दिन्छु विशेष गरी अब ऊ यो के भन्छ अडिलो घाँसहरू सिरुको घाँसहरू दिन्छु अन्त साह्रै अब दुखै छ गाई बस्तु पाल्नु पनि अनि साह्रै पर्छ अब स्याहार सुसार पुऱ्याउनु पर्छ तिनीहरूलाई पनि अन्त बाख्राहरू पनि अब गोठमै अब हिउँदोमा हिउँदोमा चाहिँ अब बाख्राहरू छोड्छ जङ्गलतिर तर सजिलो सजिलो जग्गातिर छोड्छौँ अब अन्त बर्खामा चाहिँ अब पानी झरीहरू हुन्छ त्यसै कारण अब बर्खामा पानी झरीहरू भयो भने चाहिँ अब त्यो भिज्योपछि त्यो बाख्रालाई जुम्राहरू पर्छ त्यसमा त्यहाँदेखिन्को एकदमै त्यो जुम्राहरू परेपछि चाहिँ अब बाख्राहरू कमजोरी हुन्छ अन्त कति त अब मरी पनि जान्छ त्यसै कारण अन्त हामी बाख्राहरू चाहिँ अब हिउँदोमा चाहिँ छोड्दैनौँ ए बर्खामा चाहिँ छोड्दैनौँ अन्त हिउँदो लागेपछि त अब जान्छ चरनमा मज्जाले जान्छ पाठाहरू सँगै लिएर जान्छ चर्छ त्याँदेखिन्को उनीहरूको टाइम भएपछि आफै घर आउँछ त्यसरी गर्छ